उहिलेको बुढापाकाहरूले जस्तो कडा साथले पालनहरू गर्थ्यो अहिलेको युवाहरूको केटाकेटीहरू भयो मान्छेहरूले त्यो कडा पालनहरू गर्दैनन् अहिले इङ्लिस भयो हिन्दी भयो अनेक किसिमको कुराहरू गरिन्छ अनेक नाना किसिमकोहरू गरिन्छ त्यो पहिलाको कल्चर जस्तो अहिले मान्दैन पहिलाको जुन कडा रुल्सहरू थियो जुन पालनहरू गर्थ्यो बुढापाकाहरूले त्यो पालन अहिलेको युवाहरूले गर्नु खोज्दैनन् अनि गर्नुमा रुचि नै हुनुहुन्न